हेलो म यहाँ लाली गुराँसको रेस्टुरेन्टबाट त्यो अर्डर गर्नु चाहन्थे कि मेरो देव तामाङ म रेगुलर कस्टमर तपाईँको लाली गुराँसबाट त्यो भात र चामल दसजनाको लागि एड्रेस उयो अर्डर गर्नु चाहन्छु